मैले विशेष कविता त धेरै नै लेखेँ तर मैले प्रचारमा ल्याइनँ र विशेषगरि म जब घरबाट अलग भएँ टाढा काठमाडौँ गएको थिएँ र काठमाडौँ गएर बस्दाखेरि घरको धेरै याद आउँथ्यो र त्यो घरको याद स्वरूप नै मलाई कविताहरू लेख्न मन लाग्थ्यो र कविता लेख्ने गर्थेँ र धेरै कविताहरू लेखेँ र त्यसमा एउटा छोटो एउटा मुक्तक जस्तो छोटो एउटा कविता छ त्यो अझै पनि मेरोमा मुखस्थ छन् र त्यो के छ भनौँ भने हिँड्नु छ उकाली ओह्रालीहरू सङ्घर्ष गर्नु छ धेरै जीउनु छ केवल तिमीसँग तर बाधाँहरू छ धेरै भनेर यो चाहिँ मलाई मेरो आफ्नै श्रीमतीले पनि धेरै मन पराएको थियो